आज मैले जुन चाहिँ नाइफ किनेको थिएँ जुन किचन युजको निम्ति यो चाहिँ एकदमै राम्रो कम्पनीको मैले पाउन सकेँ र अब मैले यो घरमा लगेर किचनमा चलाउँदाखेरि चाहिँ यो छुरीद्वारा चाहिँ मैले एकदमै राम्रो प्रकारले सहायता पाउने छु र तपाईँहरू कसैले पनि यो यस्तो खालको छुरी किन्नु भयो भने चाहिँ रूपियाँ अलिकति बेसी लगाउनुहोस् अनि राम्रो कम्पनीको सामान लिनुहोस् अनि तपाईँहरूले चलाउनुहोस् तपाईँलाई धेरै लाभदायक हुनेछ अनि त्यसको जो धारहरू छ त्यो पनि राम्रो नै हुनेछ तपाईँले हामीले जुन यो राम्रो कम्पनीको छुरी किन्न सक्यौँ भने अथवा चलाउन सक्यौँ भने जसरी हाम्रो पैसा बेसी जान्छ आज हामीले त्यसलाई चलाउँदाखेरि हाम्रो घरमा पनि धेरै समयसम्म त्यो चल्न सकिन्छ कारण आज हामीले जब असल पैसा लगाउछौँ भने हामीले असलै प्रोडक्ट पनि हामीले पाउन सक्छौँ तसर्थ सम्पूर्ण हाम्रा जति पनि मानिसहरू हुनुहुन्छ तपाईँहरू जसले चाहिँ यो चिजहरू प्रयोग गर्नुहुन्छ किचनमा चलाउनको निम्ति चाहिँ तपाईँहरूले असल कम्पनीको असलै चिज लिनुहोस् र असलै सामान सधैँ नै समाज आफ्नो समाजमा पनि प्रयोग गर्ने सरसल्लाह दिनुहोस् भनी म यहाँबाट तपाईँहरूलाई पनि रिक्वेस्ट गर्दछु असल चिज ल्याउनुहोस् असल समयसम्म चलाउनुहोस् लामो समयसम्म अनि तपाईँलाई धेरै फाइदा हुनेछ र म पनि अहिले यही विषयलाई ध्यान दिएर सधैँ नै असल सामान चलाउने अनि असलै सामान किन्ने असलै कम्पनी रोज्ने सधैँ नै यो विषयहरूमा म लागिपरेको छु म तपाईँहरूलाई पनि यही सरसल्लाह दिँदछु धन्यवाद